हेलो हजुर हजुर हो त फुल त हाम्रोमा धेरै भेराइटीको छ तपाईँलाई कुन चाहिएको छ नि आएर हेर्नुहोस् न अब कस्तो चाहिएको तपाईँलाई कि अस्ति लगेको अन्त कसरी मार्नुभयो तपाईँले अब अलिकति दबाई पानी गर्नु पर्ने थियो स्प्रे गर्नु पर्ने थियो हो हाम्रोमा त त्यही फुल भइराखेको छ राम्ररी त्यसको लागि चाहिँ अब तपाईँले बजारमा गएर जस्तो सिँहको दोकानबाट स्प्रे पाउँछ अब त्यो किराहरू लागेको मर्ने होइन अहिले अब बर्खाको सिजनमा कतिवटा फुलले पानी सहँदैन त्यसलाई चाहिँ अब हट हाउस भित्र राख्नु पर्ने हुन्छ अनि त्यसले गर्दाखेरि त्यो अब फुललाई केयर गर्नुपर्छ अलिकती राम्ररी अब त्यसलाई गोडगाड गर्नु पऱ्यो मलजल गर्नु पऱ्यो तब त राम्रो हुन्छ अब फुल अनि गौतहरू पनि फिटेर हाल्दा हुन्छ त्यसले पनि किराहरू कतिवटा मर्छ हजुर आउनुहोस् न म डिस्काउन्ट पनि गरिदिन्छु हो अस्ति अब लानुभएकै कस्टमर हुनुहुँदो रहेछ डिस्काउन्ट गरिदिन्छु लिएर जानुहोस् न हजुर

हजुर कतिवटा नजानेको कुरा आउनुहोस् सिकाइदिन्छु हो भइहाल्छ नि हजुर प्लान्टहरू हाम्रोमा अब आउनुहोस् न तपाईँको अर्किडहरू पनि छ यो अब सिजनको फुलहरू पनि छ तपाईँलाई कस्तो कस्तो चाहिएको आएर हेर्नुहोस् न नर्सरी त अब ठुलो छ है हजुर हजुर हजुर छ छ छ तिनटा आइटमको छ अब सेतोमा हरियोमा र रातो रातो हुन्छ त्यो हो त्यो खालकोमा छ हजुर हो होइन फरक रेट हुन्छ के तपईँलाई मिलाएर दिन्छु नि हवस् हवस् हुन्छ कल गरेर आउनुहोस् कोही बेला अब घरमा हामी हुँदैन कता अब मार्केटिङ गर्नु जानुपर्छ

गौतहरू पाउँदैन तपाईँहरूकोमा गौतहरू गाईहरूको हो त्यो पनि फिटेर लगाउँदा हुन्छ हजुर